हेलो सुन्नुहोस् न कि अस्ति मैले तपाईँकोबाट यो कुर्ता किनेको थिएँ नि त्यो कुर्ताको एकदमै क्वालिटी चाहिँ कस्तो दामी रहेछ हो अन्त मतलब एकदमै राम्रो लाग्यो कम्फोर्टेबल छ मलाई लगाउँदाखेरि है अन्त यो कलरको कम्बिनेसन पनि एकदमै राम्रो लाग्यो कुर्ताको होल सेटै क्या एकदमै दामी देखियो लाग्यो हो मलाई अन्त मैले यहाँ घरमा पनि मेरो भाउजूहरूलाई है मेरो बहिनीहरूलाई साथीहरूलाई देखाएको थिएँ उनीहरू सबैजनाले मनपरायो है अन्त मैले रेकोमेन्ड पनि गरेको छु कि यही कुर्ता चाहिँ होइन उनीहरूले पनि किनोस् भनेर लगाओस् भनेर है अन्त यसमा मैले एकपल्ट लगाएर मैले यो कुर्तालाई धु धोएको पनि थिएँ धुँदाखेरि पनि यसको कलर पनि गएन है यसमा यो एकदमै यो कुर्ताको मलाई चाहिँ प्रडक्ट चाहिँ एकदमै मनपऱ्यो किनकि यो चाहिँ ओरिजिनल प्रोडक्टै लाग्यो मलाई है र जुन चाहिँ कलर पनि एकदमै दामी र ब्राइट कलरले गर्दाखेरि चाहिँ सबैजनाले मलाई एकदमै के भन्छ तारिफ पनि गऱ्यो है र मलाई चाहिँ त्यही भएर चाहिँ यो कुर्ता चाहिँ एकदमै मनपऱ्यो र है अझै पनि म यस्तै खालके कुर्ताहरू चाहिँ म तपाईँकोबाट चाहिँ किन्न चाहन्छु है र मैले मेरो सबै फ्यामिली अनि फ्रेन्ड्सलाई पनि यो कुर्ताको बारेमा चाहिँ रेकोमेन्ड गरेको छु है ल हुन्छ धन्यवाद